मेरो राज्यमा मनाइने धार्मिक पर्वमध्ये प्रमुख चाहिँ दुर्गा पूजा हुन् त्यसपछि सरसती पूजा हुन् त्यसपछि विश्वकर्म पूजा तीमध्ये चाहिँ सर्बप्रमुख मनाइने चाहिँ दुर्गा पूजा नै हुन् मेरो राज्यमा दुर्गा पूजालाई धुमधामसँगले मनाइन्छ यो सेप्टेम्बर महिनामा पर्छ र नवरात रात्रको नौ दिनसम्म दुर्गा पूजाको तयारीमा जुटेका हुन्छन् मान्छे केटाकेटीदेखि बुढापाका मान्छेसम्म चाहिँ यो दुर्गा पूजाको रसपान गर्छन् उनीहरू दुर्गाको मान्छेले नै बनाएको मूर्तिमा गएर ढोग्छन् लड्डुहरू चढाउँछन् नरिवलहरू आदि इत्यादि चढाउँछन् केटीहरू केटाहरू चिटिक्क परेर जान्छन् अनि पूजामा धार्मिक परम्परा भन्दा बढी मनोरञ्जनको माध्यम भइरहेको हुन्छ र धार्मिक आस्था भन्दा पनि बढी चाहिँ पूजालाई चाहिँ एउटा मनोरञ्जन अथवा मेला पर्वको रूपमा मनाइन्छ